हजुर को बोल्नु भएको अँ मेरो आमा भएको छ हौ एड्मिट गरिराखेको छु के प्रब्लम भयो

अँ अँ

ए अँ मेरो पनि आमा एड्मिट गरिरहेको छु खोई यहाँनिरको कोही डक्टर अरे टाइममा आएको छैन कति बेला आउने हो के हो हो त्यस्तै हुन्छ सरकारी हस्पिटलमा फिमेल वार्डमा छ

अँ अँ ए अँ

अँ हो अन्त अँ अँ आमा चाहिँ त्यही हो प्यारलाइज भएको हो पट्टि चल्दैन के गर्नु अब यहाँ भएन भने चाहिँ अब यहाँको प्रब्लम हेरचारै छैन न्युरोको डक्टरै छैन सिलगढी लानुपर्ला जस्तै छ कुरा अब डक्टरले रेफर अँ ए यस्तै हो यहाँ सिस्टम नै ठिक छैन कसरी हेर्नुहुन्छ त हामी यहाँको मान्छे यहाँको अब पब्लिकै कन्सियस छैन यसो गएर झक्झकाउनुपर्ने छैन कसले बोलिदिने मान्छे पनि छैन उनीहरूलाई अब पेसेन्टलाई डरै लाग्छ या त गर्दैन हो त अन्त आउँछ नि अब त्यो सरकारी हस्पिटलको दबाईले मात्रै हुँदैन बाहिर पनि किन्नु लगाउँछ बाहिर त निकै महँगो पर्छ नि अब

ए अँ अँ अँ अँ अब लानुपऱ्यो बैनी हामी सल्लाह गर्दैछु दाजुहरूसँग सल्लाह गरेर अब कहिले हुन्छ लानुपऱ्यो बैनी के गर्नु अब यहाँ पनि छैन

अँ अँ ल ल ल हुन्छ हवस् हुन्छ बैनी हुन् हुन्छ बैनी